मलाई फर्स्ट प्रोडक्टको एक्सपिरियन्सले गर्दाखेरि मलाई धेरै मन परेको कारणले मैले सेकेन्ड टाइम पनि त्यही प्लेटफर्म भनौँ त्यही प्लेटफर्म सपिङ प्लेटफर्मबाट केही सामान अर्डर गरेको थियो मैले जुत्ता अर्डर गरेको थियो हेर्दा चाहिँ ठिकठाक थियो तर त्यस्तो राम्रो खालको चाहिँ होइन त्यस्तो मन चाहिँ परेन अनि प्याकेजिङहरू पनि ठिकठाकै थियो त्यस्तो वेल पनि होइन त्यस्तो राम्रो पनि थिएन अनि नराम्रो पनि होइन ठिकैको मात्रै त्यस्तो थियो अनि तर लुक्समा चाहिँ राम्रो थियो होइन अन्त क्वालिटी मेटर क्वालिटी मेटेरियल्सहरू चाहिँ धेरै कमजोर नै थियो अनि अर्डर चाहिँ गरेको टाइम अनि दिएको टाइममा डेलिभर चाहिँ त्यस्तो राम्रो भएन निकै ढिलो कति दिएको डेटभन्दा दुई तिन दिन ढिलो भएको थियो अनि जुत्ताहरू लगाएर हिँड्दाखेरि पनि अब लुक्स राम्रो त राम्रो तर फिटिङ चाहिँ फिटिङै थियो तर अब कम्फोर्टेबल चाहिँ त्यस्तो थिएन

अनि मलाई चाहिँ फर्स्टमा चाहिँ निकै राम्रो लागेको थियो त्यो प्रोडक्ट अनि पछि आएर चाहिँ त्यस्तो मन लाग्नै छोड्यो निकै खराब खराब एक्सपिरियन्स दिँदै गयो नेगेटिभ नेगेटिभ एक्सपिरियन्सहरू दिँदै गयो जुत्ताले